हाम्रो यहाँ चाहिँ अब परम्परा भनेको धान रोप्छ यहाँ चाहिँ अब धान हो है धान हुन्छ अब धान रोप्नुको अगाडि चाहिँ पहिला चाहिँ अब बिउ खोज्छ बिउ खोजे पछि चाहिँ अब बिउ लगाउँछ बिउ लगाए पछि बिउ उम्रे पछि चाहिँ अब रोपाइँ हुन्छ रोपाइँ भयो पछि अब है यहाँ परम्पराको अब सबजना साथी भाइ अब आफन्त खोजेर चाहिँ धान चाहिँ हामी चाहिँ लगाउने गर्छौँ लगाउने गरे पछि फले पछि हामी चाहिँ अब त्यही नै धान अब परम्परा चाहिँ रोपेर खाने गर्छौँ